पहिलाको मान्छे र अहिलेको मान्छेमा बहुत फरक छ पहिलेको चाहिँ अब हुन त सत्यजुकको मान्छे भन्थ्यो अलि मुर्खतै थियो पढालेखा थिएन अब त्यो त वैज्ञानिक साइन्टिस्ट भनेको हामीले सुनेको पनि थिएन हामी पहिला त अब दुई कुइन्टल तिन कुइन्टल बोक्ने मान्छेहरू थियो बलियोमा चाहिँ अब सक्दो बलियो अब खुकुरीले चाहिँ अब वार गर्ने मान्छेहरू थियो अहिलेमा त अब बन्दुकहरूले वार गर्छ अनि फरक त बहुत फरक छ हो पहिलाको र अहिलेकोमा त अब अहिले त वैज्ञानिक युग आयो साइन्टिस्ट युग आयो अनि हरेक डिजिटल युग आयो रे अब घरमै अब बसी बसी सबै कुरो देख्नु पाइने घरमै बसेर सबै कुरो सुन्नु पाइने घरमै बसेर सबै चिज मगाउनु पाइने अनि पहिलाको र अहिलेकोमा त बहुत आसमान धर्तीको फरक छ पहिला त अब हुनु त अर्ग्यानिक खायो अर्ग्यानिक खानापिना खायो सय वर्ष सम्म एक सय बिस वर्षसम्म नि बाँच्यो मान्छेहरू तर अब मुर्खतैले काम गर्नु नि गर्थ्यो मुर्खतै खानाहरू पनि खाएर त्यतिसम्म बाँचेको अहिले युगमा चाहिँ अब वैज्ञानिक साइन्टिस्ट युग भएर आयु त त्यति लामो छैन र पनि खानेकुरोहरू चाहिँ पहिला चाहिँ किसिम किसिमको कहाँ कहाँको नासिकमा फलेको के हरे फालफुलहरू काश्मिरमा फलेको स्याउहरू अब कता दिल्ली बम्बइमा फलेको टमाटरहरू अब कहाँ कलकत्तामा फलेको टमाटर प्याज भेन्डीहरू चाहिँ यहाँ आएर हामीले खादैछौँ होइन अहिलेको जुगमा पहिला त आफ्नै अर्ग्यानिक आफ्नो बारीमा फल्यो त फल्यो फलेन फलेन आफ्नै बारीमा फलेको चिजहरू आफूले खाइन्थ्यो पहिला त अब अहिले त के अरे फ फोनकै अब टेक्नोलोजी जमाना आएर अहिले फोनकै भरमा सबै कुरो घरैमा आउँछ र घरघरैमा जस्तो खान्छु भन्यो जस्तो लाउँछु भन्यो जे जे गर्छु भन्यो घरमै भइहाल्छ अहिले पहिला त अब हामीले एउटा लुगा लाउनुलाई पनि बजार कहाँ सहर बजार कहाँ एकदिन दुईदिन हिँडेर पनि पुग्नु पर्थ्यो कपडा किन्नुलाई नुन किन्नुलाई तेल किन्नुलाई मट्टीतेल किन्नुलाई अहिले त घरैमा नुन तेल कपडा सबै घरैमा आउँछ अनि टेक टेक्नोलोजीको जमना भयो अनि पहिलाको जुग र अहिलेको जुगमा चाहिँ यही भिन्नता छ